हजुरहरूकोमा सब्जी पाउँछ हजुर अनि अहिले सब्जी के के छ मलाई आलु तिन केजी जस्तो सिमला मिर्च दुई तिन केजी जस्तो राख्दिनुहोस् ल म लिन आउँछु अनि दाम अनि दाम अनि दाम चाहिँ हजुर अलिक कम गर्दा हुँदैन यति ज्यादामा त हामीलाई लस हुन्छ नि आब सधैँ हामी एई दोकानदेखिन् त लिन्छु तपाईँले पनि हामीलाई चिन्छ हामीले पनि तपाईँलाई चिन्छ आलिकति कम गर्दा हुँदैन अझै दस बिस रुपियाँ अब अनि हामी त यहाँको त हो यहीँदेखिन् लिइबस्छु अब त घरतिर के कार्जेहरू पर्यो भने पनि हामी यहीँदेखिन् लिन्छु अब तपाईँ भन्नुहोस् हजुर हुन्छ हैन अनि मलाई खोर्सानी छ खोर्सानी खोर्सानी नि मलाई राखिदिनुहोस् ल आधा केजी जस्तो हजुर आम्बो यति बेसी खै मलाई त त्यो बजारमा त अनि ति बिस रुपियाँ भनिराखोको थियो त बिस रुपियाँ खोर्सानी हजुर मलाई दुई तिन केजी जस्तो ल अलिक बेसी लानुपर्ने ल अहिले अहिले दुई बज्दैछ त अहिले म यस्तै अहिले यस्तो म साढे चार पाँच बजेतिर आउँछु नि